मलाई खाना पकाउन कुकिङ गर्न चाहिँ पुरा मनपर्छ मेरो हबी हो अन्त म खानाहरू पकाएको भिडियोहरू चाहिँ युट्युब फेसबुकतिर हेरिबस्छु नयाँ नयाँ रेसिपीहरू ट्राई गर्नु मनपर्छ अनि हेर्दाखेरि अब रेसिपीहरू इन्ट्रेस्टिङ रेसिपीहरू छ भने म पनि कुकिङ गर गर्नु ट्राई गर्छु अन्त मेरो म चाहिँ अहिले रेन्टमा बस्दाखेरि चाहिँ खानाहरू पकाउनु आफै पकाउँछु अन्त अब हाम्रो घरतिर त प्रायः दाल भात हरू नै हुन्छ अनि दाल भात मासुहरू अन्त मासु पकाउनको लागि रेसिपीहरू म युट्युबतिर गुगलतिर खोजेर हेर्छु अनि त्यसलाई चाहिँ अब कोही बेला मासु मासु पकाउँछु म खसीको मासु खसीको मासु पकाउँदाखेरि चाहिँ अब घरमा प्रायः प्रायः मै पकाउँछु मासुहरू मासुहरू पकाउँदाखेरि कोही बेला अब डढ्यो भने रेसिपीहरू हाल्दाखेरि केही डढिहाल्यो भने चाहिँ त्यो मासुलाई चाहिँ फेरि त्यो माथि माथिको निकालेर मुनिको मसलातिर डढेको हुन्छ त्यो मसलालाई चाहिँ फालेर चाहिँ त्यो मासु अर्को कराही अर्को भाँडामा हालेर त्यसलाई फेरि फेरि रि कुक गरेर चाहिँ त्यसलाई त्यो मासुलाई चाहिँ फेरि पकाउँदा चाहिँ मिठो हुन्छ अन्त त्यो मासु चाहिँ डढेको जस्तो सेन्टहरू पनि आउँदैन अनि डढिहाल्यो भने त्यसमा अब फेरि मसलाहरू हाल्दा त्यस्तो केही प्रब्लम पनि हुँदैन डढ्दा पनि त्यस्तो केही हुँदैन डढिहाल्यो भने मसला अर्को हाल्नुपर्छ अन्त अर्को भाँडामा हालेर चाहिँ त्यो मासुलाई चाहिँ राख्नुपर्छ डढेको फालेर अन्त त्यो मासुलाई चाहिँ राखेर फेरि रि कुक गर्दाखेरि चाहिँ राम्रै हुन्छ अगाडिको जस्तो त्यो स्मेलहरू केही पनि आउँदैन